मैले कुकिङ थालेको चाहिँ म बाल्यकालमै हो अब गाउँ घरमा बसेको कारणले गर्दाखेरि चाहिँ सानैमा मेरो आमाले सिकाउनु भएको हो कु कुकिङ गर्नु चाहिँ फर्स्टमा म त्यस्तै सात वर्षको थिएँ होला जब म सात वर्षको थिएँ क्लास वानमा पढ्दाखेरि चाहिँ मलाई मेरो आमाले सिकाउनु भएको थियो त्यतिखेर त्यो टाइममा चाहिँ अन्त फर्स्टमा चाहिँ सब्जी बनाउनु सिकाउनु भएको थियो फर्स्टमा यस्तो गर्नुपर्छ त्यो हाल्नु पर्छ यसरी गर्नु पर्छ भनेर मेरो आमाले सिकाउनु भएको अझै थाहा छ मलाई त्यो समयहरूमा मेरो आमाले कसरी सिकाउनु भयो भनेर त्यो पहिलो पटकको कुकिङको मेरो एक्स्पिरियनस् चाहिँ कस्तो रह्यो भन्दाखेरि चाहिँ जबकि मलाई मेरो आमाले सिकाउनु नै मलाई एकदम खुसी लागेको त्यो सिक्नु चासो हुन्थ्यो मलाई सानैदेखि है अब सायद छोरी भएको कारणले गर्दाखेरि पनि होला मलाई एकदम कुकिङमा चाहिँ चासो हुन्थ्यो खानाहरू बनाउनुमा मलाई एकदम रुचि लाग्थ्यो अन्त मैले सिकाइमाग्थे होइन जब म सिकेँ फाइनली म बिस्तारी बिस्तारी कुकिङहरू गर्न सिकेँ र त्यो अनुभव चाहिँ कस्तो रह्यो भन्दाखेरि चाहिँ एकदम खुसी लाग्थ्यो मलाई अन्त मेरो आमाले यताउति गाउँ घरमा सुनाउनु हुन्थ्यो मेरो छोरीले खाना बनाउनु जान्दछ भन्दा मलाई एकदम खुसी लाग्थ्यो अन्त जब मैले खानाहरू बनाउनु सिकेँ अनि मलाई पनि खुसी लाग्थ्यो मैले साथीहरलाई सुनाउने गर्थेँ म खानाहरू बनाउनु जान्दछु कसले सिकायो मेरो आमाले भन्थेँ त्यस्तो त्यस्तो त्यो मेरो अनुभव चाहिँ मलाई एकदम गर्व लाग्थ्यो आफूलाई एकदम अब सानोमा सिकेर एकदम खुसी लाग्थ्यो मलाई